अहिले युवाहरू बेरोजगार त धेरै छ तर अब सरकारी नोकरी नै पर्खेर बसेर हुँदैन होइन पढेर चाहिँ अब धेरै प्राइभेट नोकरीहरू पनि छ अनलाइन अहिले त हात हातमा मोबाइल छ अनलाइन पनि अब धेरै धेरै अनलाइनमा धेरै धेरै धेरै धेरै नोकरीहरू घरमै बसेर पनि आफ्नो ल्यापटप फोनबाट पनि कमाइ गर्नु सकिन्छ अहिले होइन अन्त त्यो सरकारी नोकरी नै नोकरी नै खोजेर हुँदैन फुलहरूबाट पनि रोजगारी गर्नु सक्छ अहिले होमस्टेहरू चलाएर पनि अब रोजगारी हुन्छ अहिले अब गाउँमै पनि त्यो कम्पोस्ट मलहरू बनाएर पनि प्याकेटमा गरेर बिक्रीहरू गरेर पनि हामीले अब धेरै रोजगारीहरू चाहिँ अब हामीले गर्नु सक्छ धेरै छ घरमा बसेर गर्ने कामहरू पैसा आउने कामहरू घर चलाउने कामहरू त्यही सरकारी नोकरी नै पर्खेर बस्नु चाहिँ हुँदैन केटाहरूले र अब त्यसो भनेर पनि भएन थप रोजगारी चाहिँ अब सरकारले चाहिँ गरिदिनैपर्छ कतिवटा इन्स्टिट्युटहरू बनाएर जसमा कि अब हाम्रो बेरोजगारीहरूले चाहिँ काम पाओस् होइन त्यस्तो अब त्यस्तो इन्स्टिट्युटहरू अब त्योहरू चाहिँ धेरै खोलिदिनुपर्छ सरकारले